घरमा हामी फुल रोप्छौँ यसो घरको सो पनि बढ्छ फुलहरू घरमा लगाउनु राम्रो पनि हो हाम्रो त अब बिहान पूजा गर्दा फुलै चाहिन्छ अन्त अब धेरै धेरै भयो भने त अब बिक्री गर्नु पनि हुन्छ पैसै हो त्यहाँबाट पनि एउटा आयको बाटो हुन्छ घरको लागि एउटा सो पनि हुन्छ फुल अब फलहरू त अब वल्लो घर पल्लो घर छर छिमेकीलाई पनि अब घरमा फलेको पाकेको चिजहरू बाढ्नै मन लाग्छ फल फुलहरू बेच्ने त कुरो आउँदैन अब गाउँमा आफन्तहरू पुरा हुन्छन् वल्लो घर पल्लो घर छर छिमेकीहरू सबैलाई बाँढेरै खानु मन लाग्छ जस्तै अब सहर बजारमा हो भने त अब त्यो बिक्री गर्दा भइहाल्छ अब गाउँ घरमा र सहर बजारमा त त्यस्तो मिल्दैन अरू त अब के अरे तरुलहरूमा हुन्छ फलफुलमा तरुलहरू हुन्छ अब तरुलहरू पनि हामी लगाउँछौँ इस्कुसहरू हुन्छ घर तरुल के अरे सिमल तरुल यस्तो लगाउँछौँ त्यो पनि अब गाउँमै सबैसँग बाँढेरै खान्छौँ बिक्री त गर्दौनौँ हामी अब अरूको घरकोले आफूलाई ल्याइदिन्छ आफूलाई जस जसले दिन्छ उनीहरूलाई दिनै पर्छ अब भएको कुरो बाँढेरै खानु पर्छ